हजुर हेलो भन्नुहोस् नमस्कार

ए अच्छा अच्छा पचास वर्ष भयो बिहा भइसकेको आमामाम राम्रो भएछ त अँ ओके ओके अँ अँ दामी अँ

ए बैनी अब ट्रेडिसनल भन्दाखेरि चाहिँ त्यही पनि स्विट भन्दाखेरि चाहिँ अब एकदम फेमस हाम्रो अब हिलमा चलेको है गोर्खे खानामा अँ तपाईँहरूले ढकने भन्ने एउटा हुन्छ कि त्यो पाउनुहुन्छ अब नर्मलमा अलिकति अलिकति तल झर्यो भने खिर पाउनुहुन्छ तर अब ट्रेडिसनलमा एकदम राम्रो चाहिँ ढकने भन्ने हुन्छ है त्यो चाहिँ घिउमा चा त्यो बस्तीको चामलहरू फ्राई गरेर त्यसमा अब थुप्रो अरूहरू सामानहरू हालेर बनाएको हुन्छ राम्रो हुन्छ अब यो चाहिँ तपाईँलाई दुई प्रकारले हामी दिनसक्छौँ अब तपाईँले चाहिँ डिमान्डहरूमा के केमा डिमान्ड गर्नुहुन्छ भने यो चाहिँ तपाईँलाई छ सौ रुपियाँ किलोहरू जस्तो पर्छ अनि अब तपाईँले मसिनो मसिनो हामीहरूले अब प्याकेट बनाएर दिनुपर्यो भने अलिकति अझै महँगो पर्छ प्याकिङले गर्दाखेरि त्यसको लागि चाहिँ तपाईँलाई आठ सौ जस्तो पर्छ अब हेर्नुहोस् है एक किलो हो तपाईँले ढकने लिनुभयो भने तपाईँले एक किलो ढकनेमा केही नभए पनि बिसजनालाई चाहिँ स्विटडिस दिनसक्नु हुन्छ अनि अब प्याकेटमा बनाउनुपर्दाखेरि हामी चाहिँ त्यही हिसाबले अब अब तपाईँले जति भन्नुहुन्छ जस्तै अब एक किलोको छ दसवटाको मात्रै सौ सौ ग्रामको हाल्नु भन्नुहुन्छ भने त्यसले चाहिँ त्यो अरू केही पनि दिनुपर्दैन त्यसैले मात्रै डम्मै अघाउँछ होइन अब पचास ग्रामको प्याकेट बनाइदिनु भन्नुभयो भने चाहिँ अलिकति पहिला लाइट खाना खाएर त्यहाँबाट त्यो ढकने खाँदाखेरि चाहिँ अझै मजा आउँछ त्यस्तो हुन्छ त्यसमा चाहिँ बिसवटा बनिन्छ यस यस यस एकदम स्विटडिस हो डेजर्ड ना नामै ढकने माथिबाट खाइसकेर ढकनी लगाउने ए पचास पचास ग्रामको बिसवटा है कहिले चाहिएको बैनीलाई भोलि बेलुका कति बजी डेलिभरी दिनुपर्ने तपाईँ लिनु आउनुहुन्छ कि होम डेलिभरी चाहिन्छ त्यो पनि हामीलाई कन्फर्म दिनुपर्यो ए हुन्छ ए हुन्छ कि तर यो चाहिँ एउटा स्पेसल आइटम भएको कारणले गर्दाखेरि यसमा चाहिँ बैनी चाहिँ आएकै हुनुपर्छ है अब बैनी चिनाजानी भनेर म एडभान्स माग्दिनँ ल